हाम्रो नेपाली नेपाली जातिमा दसैँ चाहिँ सबैभन्दा ठुलो बडा दसैँ भन्छ त्यो दसैँमा चाहिँ हामीहरू आफूभन्दा ठुलो बाबाआमा हजुरबा काकाकाकी बडाबडी आफूभन्दा ठुलो उसको चाहिँ हातबाट हामीले रातो चामलको या त अरू कुनै कलरको चामलमा कलर मिसाएर हामी दसैँमा उनीहरूको हातबाट टिका लगाउँछौँ बडा दसैँ भनिन्छ हाम्रो नेपालीको चाहिँ त्यो बडा दसैँमा चाहिँ हाम्रो बुढोपाका आफूभन्दा ठुलो टिका लगाएर आशीर्वाद दिन्छन् उहाँको आशीर्वाद चाहिँ हामीहरू थाप्छौँ यो दसैँमा चाहिँ दसैँमा हामीहरू टिका लगाउँछौँ होइन घरमा आफन्त मान्छेहरू सबै भेला हुन्छन् दसैँमा आफ्नो मान्छे टाढा टाढा भएकोहरू पनि आउँछन् अनि उहाँहरूले आफ्नो आमाबाबा बाजेबोजु सबैको आफूभन्दा ठुलोको हातको टिका लगाउँछ चामलको टिका निधारमा लगाउँछ अनि जमारा जमारा भनेको चाहिँ तपाईँको अब दसैँमा हामीहरू धानको सानो सानो बाला जमारा राखेर कानमा सिउरिन्छौँ कानमा सिउरिन्छौँ त्यो दसैँमा चाहिँ अनि तपाईँको दसैँमा खसीको मासु बडा दसैँमा भन्छ खसीको कुखुराको घरमा बनाएर ठुलो भोज खान्छौँ दसैँमा टाढा टाढाको मान्छेहरू आउँछ तपाईँको सात दिन आठ दिनसम्म पुर्णेसम्म हाम्रो त्यो टिका लगाउने सायत हुन्छ त्यो सायतभरिमा हामी लगाउँछौँ हामी तिहार तिहारमा चाहिँ हामीहरू आफ्नो चेलीबेटीको हातबाट टिका लगाउँछौँ भाइटिका भन्छौँ टिका लगाउँछौँ चेलीबेटीले हामीलाई थुङ्गे फुलको माला लगाइदिन्छन् वरिपरि घुमेर चोखो पानी छर्किएर शुद्ध बनाएर तिहारमा चेलीबेटीले हामीलाई टिका लगाइदिन्छन् तिहारमा अरूभन्दा छोरी जातिले छोरी जातिले आफ्नो बैनी होस् दिदी होस् उहाँले चाहिँ आफ्नो दाजुलाई भाइलाई टिका लगाइदिन्छ भाइटिका भन्छ त्यो टिका लगाएर हामीहरू देउसुरे खेल्न जान्छौँ देउसुरे देउसी भन्छ हाम्रो नेपालीमा चाहिँ तिहारमा तिहारमा चाहिँ हामी देउसी खेल्छौँ होइन छोरीचेलीले भैलेनी खेल्छन् उनीहरूले हामी छोरा मान्छेले चाहिँ देउसुरे भन्ने देउसी खेल्छौँ घर घर गएर हँ गाना गाएर रमाइलो गरेर देउसी खेल्छौँ अनि तपाईँको माघे सङ्क्रान्ति माघे सङ्क्रान्तिमा चाहिँ हामीहरू यो तरुल भन्छ घरतरुल वनतरुल सिमलतरुल सकरखन्ड थुप्रो यो तरुलहरू उसिनेर हामीहरू तरुल खान्छौँ त्यो दिन चाहिँ माघे सङ्क्रान्तिमा चाहिँ मागे सङ्क्रान्तिमा चाहिँ तरुल खान्छौँ हामीहरू उसिनेर बोयल गरेर तरुल खान्छौँ अनि वनतरुलको चाहिँ हामीहरू त्यो टिका लगाउँछौँ निधारमा वनतरुल हामीले पोलेर हुन्छ कि बोयल गरेर हुन्छ कि के गरेर हुन्छ निधारमा वनतरुलको टिका लगाउँछौँ अनि टिका लगाएर चाहिँ हामी तरुल उसिनेर खान्छौँ यो चाहिँ हाम्रो माघे सङ्क्रान्तिमा तरुलको चाड भन्ने माघ महिनामा माघे सङ्क्रान्तिको दिनको माघे सङ्क्रान्तिमा चाहिँ तरुल अरू यहाँ हाम्रो आदिवासी जातिहरू पनि छ आदिवासी जातिहरूमा चाहिँ उनीहरूले चाहिँ यो सालमा एक वर्षमा एकपल्ट करम पूजा करम पूजा गर्छ उहाँहरूले चाहिँ आदिवासीले चाहिँ हाम्रो नेपालीमा करम पूजा चाहिँ गरिँदैन आदिवासीहरूले गर्छ बडादिन पच्चिस दिसम्बर यो चाहिँ क्रिसमस क्रिसमस जातिले चाहिँ पच्चिस दिसम्बरमा उनीहरूले हाम्रो दसैँको जस्तै घर घरमा गएर थुप्रो प्रवचनहरू गरेर प्रभुको यिसुको नाममा उहाँहरूले त्यो दिनमा रमाइलो गर्छ क्रिसमस पच्चिस दिसम्बरमा चाहिँ